म चाहिँ ठन्डा महिना चाहिँ यात्रा गर्न रोज्छु किनभने ठन्डा महिनामा चाहिँ गरम ठाउँहरू पनि एकदम ठन्डा भइरहेको हुन्छ घुम्नुको लागि राम्रो हुन्छ यात्राहरू गर्नुको लागि एकदम सुविधा हुन्छ अरू बेला ग गर्मी मौसममा घुम्यो भने के हुन्छ भने ठाउँ पनि गरम भइरहेको हुन्छ घुम्नुको लागि एकदम असुविधा गरममा अब घुम्नु पनि कसरी पसिनै पसिना भइरहेको हुन्छ पसिना भएर घुम्नु पनि सक्दैन गरमले गर्दा जिउहरू थाक्छ अब ठन्डा महिनामा त ठाउँ पनि ठन्डा भइरहेको हुन्छ घुम्नुको लागि पनि एकदम राम्रो भइरहेको हुन्छ त्यही कारण म चाहिँ ज्यादा जस्तो ठन्डा मौसममा यात्रा गर्न सक्छु गरममा अलिक असुविधा हुन्छ मलाई गरममा सक्दिन त्यही कारण मलाई ठन्डा मौसममा चाहिँ मलाई घुम्नु चाहिँ राम्रो लाग्छ